ए म दिपेस दिपेसको स्कुलबाट उसको क्लास टिचर बोलेको कि तपाईँ तपाइँ दिपेसको मम्मी बोल्नु भएको ए होइन दिपेस उयो स्कुलमा बिमार भएछ कि हजुर उसलाई ज्वरो आएछ अन्त ज्वरो आएर चाहिँ हामीले सबै अब ज्वरो आएछ अन्त भमिटिङ भएछ पुरा हो अन्त त्यसपछि चाहिँ हामीले उसलाई मेडिसिनहरू दिएर सिक रुममा राखिराखेको छौँ हो फेरि अन्त अब नानीहरूलाई पनि फेरि ज्वरोहरू त सर्छ नि त अहिले त होइन त्यसपछि चाहिँ हजुर खै त्यो चाहिँ थाहा भएन कि खै अब बिहान त त्यही त राम्रै थियो जस्तो लागेको थियो मलाई पनि ज्वरो आइरहेको रहेछ अन्त भमिटिङहरू भएछ मलाई थाहा थिएन एउटा नानीले पो आएर भन्यो कि म त बसिरहेको थिएँ क्लासमै अन्त दिपेस बिमार भएछ भन्यो अन्त म त लिनु अब जाँदाखेरि त ज्वरो आइरहेको रहेछ मेडिसिनहरू दिएर त्यहाँ सिक रुममा राखिरहेको छु हजुर हजुर त्यही त हजुर त्यही त ज्वरो पुरा आइरहेको रहेछ अन्त दबाईहरू खाएर रेस्ट गर्नु भनिरहेको छु अन्त घर जाने भनेर सोधेको हजुर जान्छु भन्दै भन्यो हो अन्त घर कहाँ हो भनेर सोधेको अन्त घर त निकै टाढै छ मिस भन्दै भन्यो अन्त मैले त अन्त म ए हजुर हजुर हजुर हजुर होइन त्यस्तो त हुँदैन नि फेरि अब हाम्रो यहाँ पनि अब हाम्रो स्कुल लागिराखेको छ फेरि छुट्टी हुनु पनि मिल्दैन अब सरलाई भन्यो भने चाहिँ होला हो के अब तपाईँ चाहिँ आउनु मिल्दैन कि हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अन्त फेरि म नानीहरूलाई पनि भन्छु कि उसको उयो मिटिङहरू हुँदा पनि प्यारेन्ट्स मिटिङहरू हुँदा पनि भन्छु प्यारेन्टसहरूलाई कि स्कुलहरू बिमारहरू हुँदा चाहिँ नल्याइदिनु फेरि हामीलाई पनि साह्रो पर्छ हो हामी पनि कहाँ हजुर हजुर हजुर

हजुर हजुर जतिसक्दो चाहिँ हजुर नानीहरूलाई के हो जतिसक्दो चाहिँ नानीहरूलाई बिमारहरू हुँदा चाहिँ स्कुल नपठाइदिनुहोस् फेरि किनभने हामीलाई पनि साह्रो पर्छ हो उनीहरूको अब प्यारेन्ट्सहरूलाई फोन गरेर कहाँ हुन्छ कति प्यारेन्ट्सहरू फोन गरिबस्नु पर्छ हो अब प्यारेन्ट्सलाई पनि दुःख हुन्छ नानीलाई पनि अन्त त्यही भएर चाहिँ जतिसक्दो नपठाइदिनुहोस् न ल अन्त बिमार चाहिँ रामरी जाती भएर पठाउनुहोस् न नानीलाई हुन्छ हजुर हजुर होला हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ जतिसक्दो छिट्टै आउनुहोस् ल यता हाम्रो पनि हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ